हाम्रो नेपाली जातिमा छेत्री बाहुनको अलग बोर्ड हुन्छ गुरुङ बोर्ड राई लिम्बूको बोर्ड तामाङको बोर्ड यसरी जाति बाँडिएको छ हाम्रो घरको छेउमा बृद्धा आश्रम छ बुढा बुढीलाई खाना लुगा दिने प्रथा छ मैले घरविहिन परिवारको बढ्दो संख्या देखेको छु बन्जाारा रोडमा बस्ने भिखारीहरू